भारत देश स्वतन्त्रता भएको आज छयहत्तर वर्ष भयो स्वतन्त्रता हुनुभन्दा अगाडि हाम्रो देशलाई अङ्ग्रेजले कब्जा गरेको थियो अङ्ग्रेजको नियम नीतिमा चल्नु पर्थ्यो कुन्नै कुरा आफ्नो खुसीले हाम्रो भारतवासीले गर्नु सक्थेन र त्यो समयमा अङ्ग्रेजहरूले सजाय पनि कठिन दिन्थ्यो हाम्रो देश स्वतन्त्रता भएर हामीलाई धेरै कुराको सुविधा भएको छ र मेरो लागि गर्वको गर्वको ऐतिहासिक क्षण हो जब भारतले स्वतन्त्रता पायो स्वतन्त्रता भन् भएपछि सबै मानिसहरूले आफ्नो इच्छाले सबैकुरा गर्न सक्यो स्वतन्त्रता आन्दोलनका केही नेताहरूको नाम हुन् मोहनदास करमचन्द गान्धी जवाहारलाल नेहरू र सुवास चन्द्र बोस